अब मैले अस्ति यहाँ यात्रामा चाहिँ अहिलेसम्म सब से ज्यादा उपयोग गर्ने यातायातको उयो चाहिँ के हो भन्दा चाहिँ अब रोडवेजमा चाहिँ अब म चाहिँ प्रायः बस भयो हो बस कार जो को त्यो भाडा हुन्छ स्पेसियो बुलेरो त्यस्तोहरूमा त यातायात गर्ने गर्दछु हो अनि तिनको बारेमा अब उनीहरूको बारेमा भन्नु पर्दा चाहिँ अब यातायात गर्दा चाहिँ अब स्पेसियो बुलेरो चाहिँ एकदम कम्फर्टेबल लाग्छ मलाई हो अनि ब्याक सिटमा बसेर पनि मलाई कम्फर्ट दिने जस्तो लाग्छ अब बस भन्दा चाहिँ अब गाडीहरूले चाहिँ पुरा कम्फर्ट दिएको जस्तो लाग्छ अनि आफ्नो मेरो आफ्नो ओन भेहिकल त छैन तर पनि अब गोटे भाडाहरूमा हिँड्ने गर्छु प्रायः चाहिँ म अनि त्यही हो सब से भन्दा अब मैले यातायात गर्ने उपयोग गर्ने चाहिँ त्यही बस र त्यही अब गोटे भाडाहरू भयो गोटे भाडाको गाडी भयो बुलेरो स्पेसियोहरू